अब यो पालि त जलवायु कुन प्रकारको चाहिँ आउँछ अब अहिलेसम्म खडेरीको खडेरी छ केही तुलफुलहरू सब मरिसक्यो हो केही लगाएको तुलफुलहरू केही हुनु आँटेन अब यो पालि चाहिँ कस्तो वर्षा आउँछ अब असिनाको सिजन आउन थाल्यो अब सिजन हुँदैछ कुन खाले असिना आउँछ घरको अब कतिको त अब छानाहरू त्यस्तै खाले हुन्छ कच्ची मान्छेको बिजोग हुन्छ नि अब फेरि कसैको त बगरतिर घरहरू हुनेहरू पाखामा घर हुनेहरूको पहिरोको डर खोलातिर छेउ छाउमा हुनेहरू अब त्यस्तै अब प्रकारको पानी पानी आयो भने त अब खोला उँभोबाट बढेर आए पछि त अब ज्यान मालको खतरा अहिले पानी नआउन्जेल सब सुकेर गइसक्यो अब पानी आउनु थाले पछि कुन खाले पानी आउँछ सबतिर अब अहिले त अब लगाएको तुलफुलहरू सब सुकेर गइसक्यो बगान पनि सुकिसक्यो चिया गाछहरू पनि सुकिसक्यो यो पालि त खाने पानी पनि मुस्किल परिसक्यो अहिलेसम्म अक्टोबरदेखिको अक्टोबरमा जति पानी आयो अक्टोबरदेखिको पानी आएको छैन अब फेब्रुअरी लाग्नु आँटिसक्यो

खेतीपाती अब मकै छर्ने सिजन हुँदैछ जमिन नभिजी मकै छर्न पनि मिल्दैन मकै जो पानी नआई मकै छर्दाखेरि उम्रिने सम्भावना नै छैन पानी अब यो फेब्रुअरीमा आएन भने त अब झन् साह्रो बिजोग हुने रहेछ अब मान्छे पनि अब खाने पानीको स्रोतधरि सुकिसक्यो भनेर त तुलफुललाई त लगाउने कुरा आएन पानी पनि हजुर पाउनु मुस्किल परिसक्यो

पानी आउनु थाल्यो पछि फेरि आँखा नदेखी आउँछ दिन रात एकनासले आउँछ पानी अन्त के अरे अब घरको छानाहरू मान्छेले राम्रो बनाइसकेको छैन हिउँदोभरि अब के र के गर्दा ठिक्क भइरहेको छ अब पानी आउनु थाले पछि बनाउनु मिल्दैन पहिले बनाउनु पर्ने

यो पालि त अझ बेसी भल पहिरो चल्छ होला पोहर पनि कतिको ज्यान गयो भल पहिरोले नदी नदीले बगाएर कति लग्यो त्यस्तो जगामा बस्छु बस्नु डरसरि अब अहिले लगाएको अब किसानहरूले लगाएको उनीहरू बिक्री गर्नेहरू अहिले साग सब्जीदेखि लिएर सबमा खडेरी भएकोले गर्दाखेरि केही राम्रो उब्जनी भएन उनीहरूलाई बिक्री गर्नेहरूलाई पनि अहिले त नोक्सान नै नोक्सान भइरहेको छ सब थोक अब बजारबाट उनीहरू घरमा लगाएर उब्जनी गरेर खानेहरू अहिले पानी नभएकोले गर्दा सब थोक अब त्यो बजारको चिजहरू सब्जी टब्जी सब बजारबाट ल्याएर खानु पर्दैछ किसानहरूलाई अहिले त्यसै मर्का परिरहेको छ मर्का पनि अझ मर्का पर्ने स्थिति आइसक्यो अब अझ पनि पानी आएन भने त अझ के के हुँदै जान्छ त्यस्तै छ ए साग लगायो साग सुकेर गयो अब कोपी पनि यो पालि त सधैँको जस्तो भएन टमाटर हेर्नु सब फेदमा ओइलिएर गइसक्यो पानीको अभावले पानी बेसी हुँदा पनि मान्छेलाई समस्या पर्दो रहेछ पानी नहुँदा पनि मान्छेलाई समस्या पर्दो रहेछ ठिक मात्रमा चाहिँ केही कुरा नहुँदो रहेछ अरू भन्दा पनि पानी जहाँबाट ल्याउने गरेको थियो त्यो जगा नै पानी सुकेर गइसक्यो अब काहीँबाट ल्याउने उपाय छैन अब खोलाधरि सुकेर गइसक्यो जहाँ पहिल्यैदेखि नसुक्ने जगाहरू पनि यो पालि त सुकेर गइसक्यो त्यसले गर्दाखेरि किसानहरू मर्कामा परिरहेको छ